हेलो

बिरुवाको हामी त यसरी पोकाहरूमा उयो गर्छौँ कि बिरुवा चाहिँ गर्छौँ त्यहाँबाट त्यसलाई छरेपछि चाहिँ हुन्छ पचास रुपियाँ एक सौ रुपियाँ यसरी

हेरिहेरि दाम छ त्यही हो हेरिहेरि हुन्छ हिउँदमा चाहिँ राम्रो उयो छ क्वालिटीहरू कि हजुर

हजुर के के को ऊ छ तपाईँहरूकोमा

हजुर

म यता पत्ताहरू गाईको मलहरू अन्त पानीहरू त्यही त्यस्तै हजुर हजुर बाख्राको पनि हुन्छ यता पत्ताहरू पनि हुन्छ यता गाईको पनि हुन्छ सबै मिक्स

दबाईहरू पनि छिट्नुपर्छ बेला बेलामा हजुर किरा मर्ने दबाईहरू पनि हुन्छ हुन्छ